हेलो ए घुम्नु आउनु भएको छ यता कहाँ घुम्ने कुन जगा जाने

यहाँ डेलो छ कफेर छ रेसेप छ कुन जगा जाने

डेलो पनि दामी छ डेलोमा त छैन अलिकति यता उता बस्नु पर्छ होला अलिक टाढोमा छ कफेर भने हजुर लगिदिन्छु घुमाइदिन्छु हुन्छ हुन्छ घुमाइदिन्छु ओके